मैले खिचेको मनपर्ने तस्बिरहरूमा एउटा चाहिँ मेरो बर्थडेको एउटा तस्बिर हो है त्यो चाहिँ किन भन्दाखेरि चाहिँ यसलाई म मन पर्नको कारण चाहिँ जन्मेकोदेखि मैले चाहिँ बर्थडे मनाउनै पनि मलाई चाहिँ साह्रो अलिकति मन पर्दैन अलिकति पाखा पाखा भाग्ने मान्छे हो बर्थडे विस गर्दा पनि लाज लाग्छ मलाई त खासमा चाहिँ अनि हस्टेलमा आएपछि चाहिँ साथीहरूले केक लिएर आएर केक काटिदिए पैँतिसजना जस्तो केटाहरू भएर अनि त्यतिखेर चाहिँ म फेरि पिटी भेस र हाफप्यान्टमा मात्रै बसेर केस केस पनि चिन्डो काटेको थिएँ त्यसरी काटेकोले गर्दाखेरि चाहिँ एकदमै मनपर्छ र त्यसले चाहिँ अहिले पनि यसो हेर्दाखेरि कता कता मनमा छोएको जस्तो लाग्छ बिचारा म भनेको जस्तो लाग्छ साथीभाइहरू पनि बिचारा लाग्छ है त्यसले गर्दाखेरि चाहिँ मलाई धेरै मनपर्छ त्यो मैले खिचेको तस्बिरहरूमध्ये त्यो एउटा तस्बिर चाहिँ